हाम्रो समुदायको संस्कृतिक परम्परागत पोसाक कपडा गहनाबारे भन्नुपर्दा विशेष त दाउरा सुरुवाल ढाका टोपी यी सबै पुरुषहरू ले लगाउने गर्छन् र स्त्री जातीले चाहिँ चौबन्दी चोलीहरू लगाउने गर्छन् र हाम्रो नेपाली जातमा पनि धेरै जातहरू छुट्टिएर धेरै किसिम किसिमका जातहरू छन र यी सबै जातहरू मा आ आफ्ना पोसाक कपडा गहनाहरू लगाउने गर्छन

यी जातहरूमा राई लिम्बु शेर्पा तामाङ भुजेल गुरुङ धेरै धेरै जातहरू छुट्टीए छोडेर छुट्टीएर गएको छ र यी जातहरूको गहनाहरू भन्न गहना पोसाकहरूमा भन्न पर्दाखेरि राईहरूले लाउने गर्छन राईहरूका पुरुष जातिले लाउने गर्छन् दाउरा सुरुवाल माथी फेङ्गा अनि कम्मरमा लाउने गर्छन् पटुकी र साथ साथै सिरमा लगाउने गर्छन सायाबुङ र कम्मरमा खुकुरी पनि भिर्ने गर्छन र फेरि सत्री जातिमा भन्न पर्दाखेरि उनीहरूले लाउँछन् चोली फरिया र कम्मरमा पहेँलो पटुकी र अनि शिरमा शिरमा लाउने गर्छन शिरबन्दी कानमा च्याप्टे सुन नाकमा बुलाकी अनि खुट्टामा कन्ठा अनि घाँटीमा लगाउने गर्छन नौगेडी अनि साथ साथै सानोबडे डोको पनि उनिहरूले पनि बोकेको हुन्छन् र टाउकोमा र शिरमा पनि सत्रीहरूले पनि ति सायाबुङ नै लगाउने गर्छन र अब आयो शेर्पा तामाङ र यी जातहरूले लगाउने गर्छन् बक्खु बक्खु सत्री जातीले लगाउने गर्छन् र बक्खुमा बिहे गरेका सत्री जातिहरूले बक्खुमाथी उनीहरूले बक्खुमाथी उनीहरूले एउटा स्ट्राइप्स भएको कपडा लगाउने गर्छ जसले चाहिँ यी शेर्पा जातहरूमा चिनाउने गर्छ कि उहाँ चाहिँ उहाँको विवाह भई सकिसकेको छ र र के र पुरुष जातिले पनि र पुरुष जातीले पनि बक्खु नै लगाउने गर्छ र शिरमा टोपी हुन्छ र त्यसरी नै भुजेलहरूले भुजेलहरूका पनि आ आफ्ना भुजेल ड्रेस हुन्छ र पुरुष जातिले लाउँछन् फरियामा ए पुरुष जातिले लगाउने गर्छ त्यही पुरुष जाति स त्री जातिहरूको पनि आ आफ्ना उनीहरूको भुजेल पोसाक कपडाहरू नै छ र त्यस पछाडि हाम्रा लिम्बू किराँतीहरूले पनि हाम्रा किराँती ड्रेस भन्नाले किराँती ड्रेस लगाउने गर्छ र हामी नेपाली समुदायका हाम्रा नेपाली समुदाय र अन्य समुदायहरू भन्नाले बङ्गालीहरू भयो है हामीमा के फरक छ भनिदेखि पोसाकहरूमा के फरक छ भनेदेखिलाई उनीहरूले धोती कुर्ता लगाउँछ भने उनीहरूका पुरुषहरूले धोती कुर्ता लगाउँछ भने हाम्रा नेपालीका पुरुषहरूले दाउरा सुरुवाल लगाउने गर्छ र सत्री जातिले सारी सारी लगाउछ भने हाम्रा नेपालीका सत्री जातिले फरिया चोली लगाउने गर्छ र यति नै फरक छ हाम्रा हामी नेपाली समुदायका मानिसहरू र बङ्गाली समुदायका मानिसहरूमा